हुन्छ मैले चाहिँ एउटा एडिडासको जुत्ता चाहिँ मैले किनेको थिएँ र त्यो चाहिँ एकदमै राम्रो जो चाहिँ मैले धेरै सस्तो पनि पऱ्यो मलाई र धेरै कम्फोर्टेबल पनि छ र देख्नुमा पनि धेरै राम्रो कलरहरू पनि नजाने एक वर्ष जति भइसक्यो कलरहरू पनि अहिलेसम्म फेड भएको छैन र त्यो चाहिँ एकदमै राम्रो फर्मल प्यान्टहरूसित नर्मल प्यान्टहरूसित तपाईँले ट्रयाकहरूसित लाउँदा पनि हुने अनि सर्टस्हरूसित जामाहरूसित लाउँदा पनि हुने त्यस्तो खाले जुत्ता हो र तपाईँहरूले अब जुत्ताहरू किन्नुभयो भने चाहिँ एडिडासको जुत्ता किन्नुहोस् त्यो चाहिँ एकदमै राम्रो हुँदोरहेछ